मलाई नेपाली भाषा बोल्दा वा लेख्दा कुनै कठिनाईको सामना गर्नु परेको छैन प्रथम त नेपाली मेरो मातृ भाषा हो अनि म नेपाली मिडियम स्कुल नै पढेकी हुँ त्यसैले मलाई नेपाली भाषामा लेख्नमा कुनै कठिनाई छैन हामी सबै साथीसङ्गी परिवारसित बात गर्दा नेपालीमा नै बोल्ने गर्छौँ तेसै कारण मलाई कुनै कठिनाईको सामना गर्नु परेको छैन